डान्स भन्ने कुरा चाहिँ यस्तो हो अब मलाई चाहिँ डान्स साह्रै मनपर्छ म त डान्सहरू गर्छु अब डान्स गर्दा चाहिँ मान्छेलाई कस्तो हुन्छ भने कति दुःख पिडा बोकिरहेको हुन्छ र पनि अब त्यो डान्सको बेला त्यो यादगार भुलेर पनि दुःखहरू भुलेर पनि हामी डान्स गर्छ हामीले डान्सहरूमा कति हामीले अहिले इन्डियन आइडलबाट हेर्छु ए डान्स इन्डिया डान्स हेर्छु त्यसबाट पनि हामीले कति सिक्छ अन्त अहिलेको नानीहरूले कस्तो राम्रो राम्रो डान्सहरू गर्छ अब डान्सले चाहिँ मनमा एकखालको खुसी खालको बनाउँछ डान्स अब त्यो डान्स गर्नु जानिनँ भने पनि यसरी कम्मरै हल्लाए जिउै हल्लाए पनि डान्सै हुन्छ डान्स भन्ने कुरा चाहिँ त्यस्तो हुन्छ डान्स चाहिँ अब हर कुराको चाहिँ हामीले अब चाहे कहीँ अब हामी पार्टी जाउँ या कहीँ गेटटुगेदरतिर जाउँ डान्स हामी त्यतिबेला पनि हामी डान्स गरेकै हुन्छ त्यसले गर्दाखेरि चाहिँ डान्स चाहिँ मेरो चाहिँ डान्स हबी हो त्यसले गर्दाखेरि मलाई डान्स चाहिँ पुरा मनपर्छ अन्त चाहिँ मलाई डान्स गर्नु मनपर्छ